मेरो मनपर्ने खाना चाहिँ खिर हो र यसलाई म कुनै पनि महत्त्वपूर्ण जस्तै कि मेरो जन्मदिन दसैँ र कुनै खास दिनमा खान रुचाउँछु